ओला कम्पनीबट बोल्नुभएको तपाईँ हजुर हजुर मलाई मेरो दुई बजीको बिहान दुई बजी बिहानको ट्रेनको टिकट छ कि अन्त मलाई क्याब चाहिएको थियो तपाईँहरूको रातिको बाह्र बजी उपलब्ध हुन्छ तपाईँहरूको क्याब दिनुहुन्छ हजुर हुन्छ है ए त्यसो भए मलाई रातिको बाह्र बजी चाहिएको थियो म चाहिँ एनजेपी पुग्नु पर्छ मेरो डेस्टिनेसन चाहिँ एनजेपी हो डेढ घन्टामा पुऱ्याइ दिनुहुन्छ मलाई एनजेपी डेढ घन्टामा पुग्नु पर्छ म हजुर पुग्छ है हजुर अचानक जानु परेर त्यही उपलब्ध हुन्छ कि हुँदैन जस्तो लागिरहेको थियो नि त अन्त एकताल कन्फर्मेसन गर्नुको लागि कल गरेको थिएँ कि हुन्छ हुन्छ मलाई डेढ घन्टामा पुऱ्याइ दिनुहोस् न भोलि बाह्र बजी हुन्छ हुन्छ थ्याङ्कयु